कोर्टको काम गर्नु जाँदाखेरि त साह्रै असुविधा हुन्छ बेला ई स्टाफै हुँदैन कोही बेला ह्या चियरम्यानै हुँदैन कोही बेला उयो हुँदैन एकदमै असुविधा हुन्छ के एफिडेभिट गर्नु जानु दिनभरि नै लाग्छ केही काम गर्नु गयो त कर्मचारीहरू भेट्टाउँदैन एक दिनमा हुने कामै धेरै दिन लाग्छ कोही बेला चियरमेनै हुँदैन